कुनै पनि जातिको अस्तित्व नै उसको भाषामा अडिएको हुन्छ यसैले भनिन्छ भाषा एउटा जातिको निम्ति प्राण हो र नै पनि जातिलाई यदि चिनिन्छ भने उसको भाषाले नै चिनिन्छ भाषा नै उसको पहिचान हो भाषाले नै हाम्रो परिचय पुगेको हुन्छ कुनै एउटा भाषा यदि हराएर गए एउटा जाति नै हराएर गएको हुन्छ हाम्रो परिचय नै हराएर जान्छ हाम्रो भाषा अलगै छ र नै हाम्रो अस्तित्व रहेको छ त्यसरी नै भाषाले हाम्रो संस्कृति संसार संस्कार ठुलो प्रभाव पारेको हुन्छ जति भाषा विकसित भएर जान्छ संस्कृतिको पनि उत्ति नै विकास भएर जान्छ नेपाली भाषाले हाम्रो संस्कृति र पहिचानलाई कसरी प्रभावित गरेको छ भन्दा यसले प्रमुख तरिकामा भाषाको अभिवादन नेपाली भाषाले हाम्रो संस्कृति र पहिचानमा भाषिक प्रभाव पार्दछ कसरी भन्दा यसले हाम्रो व्यक्तिगत जीवन र सामाजिक जगत्मा भाषिक जोहो पनि प्रदान गर्दछ लोक सङ्गीत र सङ्गीतमा प्रकृति नेपाली भाषामा गाइएका गीत लोक सङ्गीत र सङ्गीतले हाम्रो संस्कृति र पहिचानको भाषिक पहिचानमा महत्त्वपूर्ण भूमिका खेल्दछ साथै शिक्षा र साहित्यमा नेपाली भाषामा लेखिएका पुस्तक कविता कथा र साहित्यले हाम्रो सांस्कृतिक पहिचानलाई बढाएको छ यसले साहित्य र शिक्षामा पनि प्रभाव पार्दछ साहित्य र शिक्षामा आफ्नै भाषा चलाएर आफ्नै संस्कृति झल्काउने पनि हामी गर्दछौँ साहित्य लेख्नेहरूले साहित्यमा अन्य भाषा नचलाएर आफ्नै भाषा चलाउँदा आफ्नै भाषामा हाम्रो साहित्यमा संस्कृतिहरू झल्काउन पनि सजिलो पर्दछ यसैले साहित्य र शिक्षामा पनि प्रभाव पार्दछ नेपाली भाषाले हाम्रो सम्प्रदायको सामाजिक र पारम्परिक मूल पनि प्रकट गर्दछ जसले संस्कृति र पहिचानमा पनि प्रभाव गर्दछ सबैलाई हेर्दा नेपाली भाषाले हाम्रो संस्कृति र पहिचानलाई लोकप्रिय सङ्गीत र सङ्गीतमा शिक्षा र साहित्यमा नेपाली भाषाले प्रभावित पारेको छ शिक्षामा हामीले यदि नानीहरूलाई स्कुलमा पाठशालामा विद्यालयमा हामीले नेपाली भाषामा आफ्नै भाषामा पढायौँ भने उनीहरूले पनि राम्रोसँग बुझ्नेछन् र त्यसै गरी नेपाली भाषाले शिक्षामा पनि राम्रो प्रभाव पार्नेछ